हेलो अमित सर सर गुड इभिनिङ सर सर हाम्रो प्रिन्सिपलले तपाईँ र मलाई यो पालिको चिल्ड्रेन्स डेको इ इन्चार्ज बनाउनुभएछ है अन्त त्यही हिसाबले तयारी पनि गर्नु भन्नुभएको छ अन्त कस्तो पाराले मनाउने त सर के के अब प्रोग्रामहरू गर्ने त इन्डोर गेम्सभन्दा पनि सर मलाई के नानीहरूले नाटक गरोस् है अन्त सांस्कृतिक नाच वेशभूषामा उनीहरूले डान्स गरोस् है डान्स पनि हुनुहुन्छ अन्त इन्डोर गेम्स हामीले केही प्लानको लागि सारौँ न सर त्यही दिन चाहिँ नानीहरूलाई नाचगानको प्रोग्रामहरू विशेष गरेर है लोकगीतमा डान्स गरोस् है अनि उनीहरूले त्यो वान एक्ट प्ले पनि गरोस् नाटक पनि गरोस् है नानीहरू कुनैले अनि नानीहरूको लागि रिफ्रेस्मेन्टको पनि व्यवस्था गर्नुपर्ने थियो प्याकेट लन्चको के के हाल्दा हुन्छ होला प्याकेट लन्चमा

हजुर हजुर त्यही नै राम्रो हुन्छ तर फ्रेस दिन्छ होला नि है फ्रेस दिन्छ होला नि है युनिकमा ए कति बजेट चाहिँ कति छ होला सर प्याकेटको ए त्यसो हो भने त राम्रै हो नि डिस्काउन्ट गरेर दिन्छ भने त युनिक त क्वालिटी पनि राम्रै छ नि है त्यहाँ साफ साफ सुथरा पनि हुन्छ नि त है नानीहरूको लागि विशेष गरेर उनीहरूको हामीले हो अन्त त्यो बनाना त एउटा हालिदिँदा कस्तो होला सर बनाना एक एकवटा हालिदिउँ न है नानीहरूलाई एउटा अडिलो खाना पनि हुन्छ है अनि नानीलाई अगाडि नै हामीले भनौँ न जुन कि किसिमको लोकनृत्यहरू हुन्छ है अनि वान एक्ट प्लेहरू हुन्छ उनीहरूलाई वेशभूषा कस्तो खालको लगाउने हामीले त्यो तय गरिदिउँ र नानीहरूको सेलेक्सन पनि हामी भोलिदेखिकै सुरु गरिदिउँ होला है

टाइम त हाम्रोमा एकदमै कम्ती रह्यो नि त हजुर टाइम एकदमै कम्ती रह्यो सर भनेपछि भोलि हामी स्कुलमा भेटेर यस विषयमा प्लानिङ गरौँ ल सर हुन्छ सर गुड नाइट है हुन्छ सर गुड नाइट हुन्छ म फोन राख्छु अहिले ल गुड नाइट सर